ए हजुर बहिनी भन्नुहोस् न ए अहिले त आलु टमाटर प्याज भेन्डी बन्दकोपीहरू छ फ्रेस फ्रेस छ त लानुहुन्छ ए हजुर भन्नुहोस् न ए भेन्डी त चालिस रुपियाँ पावा हो हजुर अहिले अलिक त्यो उयेल्ले गर्दाखेरि क्या अलिकति अहिले प्राइज उयो भएको छ नि त अहँ हुनु त हो नि अब मलाई फेरि पोसाउँदैन नि त बहिनी अँ तर अब डेलीको कस्टमर हो तपाईँलाई अब एक दुई रुपियाँ त अब तल माथि त हुन्छ लानुहोस् न कतिमा तपाईँलाई कति चा चाहिएको ए तिस भन्दाखेरि अब पैँतिस चाहिँ हुँदैन पैँतिससम्म चाहिँ म हुनु हुनु सक्छ हजुर ए आलु त आलु त तिस रुपियाँ हजुर होइन यो होइन होइन अहिले त यो फ्रेस फ्रेस भएको भएको कारणले गर्दाखेरि चाहिँ नि त्यस्तो भएको होइन तपाईँलाई मिलाइदिन्छु नि अन्त तपाईँ कति ला कति लानुहुन्छ भन्नुहोस् त ए हुन्छ हुन्छ अन्त मिलाउनोस् न कति चाइन्छ तपाईँलाई अनि टमाटर टमाटर अलिक टमाटर तिस भएको छ हो बन्दकोपी चालिस टमाटर यहाँ त्यहाँनिर सालबारीबाट ल्याएको हजुर होइन भन्नुहोस् न म मिलाइ चालिस रुपियाँ छ टमाटर हजुर भन्नुहोस् न

होइन मलाई पनि पोसाउँदैन नि त अनि टमाटर त तपाईँलाई थाहै छ होइन अहिले दामहरू एकदम टमाटरको त तर पनि तपाईँलाई अब अलिक डिस्काउन्ट त गरिदिनुसक्छु ए ल हजुर हजुर भन्नुहोस् न ए बन्दकोपी चाहिँ अलिक कम छ भनौँ न बन्दकोपी चाहिँ अहिले पच्चिस रुपियाँ छ हजुर लानुहुन्छ ए हो र ए हुन्छ हुन्छ ए हुन्छ हुन्छ हुन्छ भन्नुहोस् न हुन्छ हुन्छ हुन्छ